हेलो ड्राइभर दादा तपाईँ भोलि बिहान कति बजी आइपुग्नु हुन्छ यहाँ गाउँमा ए होइन कि दादा मलाई बाह्र बजीभित्रमा चाहिँ पुग्नुछ नि त एयरपोर्ट अन्त त्यसले गर्दाखेरि नि मेरो फ्लाइट चाहिँ अब बाह्र बजी छ हो अन्त यहाँबाट हामी झन्डै सिलगढी साँढे नौमा पुग्यौँ भने पनि अब उता गएर मेरो बोर्डिङ बोर्डिङ पासको लागि भयो होइन टिकटहरू चेकिङहरूको लागि गर्नुपर्छ नि त अन्त त्यसले गर्दाखेरि नि अलिकति छिटो आइदिनु हुन्छ भनेर नि दादा